मलाई पहिला स्कुल पढ्दा चाहिँ नेपाली सब्जेक्ट मन पर्थ्यो किन भन्दा चाहिँ नेपाली सब्जेक्टमा पुरा कथा कविता नाटक उपन्यासहरू हुन्थ्यो अन्त मलाई त्योहरू सुन्नु मन पर्थ्यो हाम्रो नेपालीको गुरुआमा पनि राम्रो थियो त्यसै कारणले मलाई नेपाली मन पर्थ्यो नेपालीमा त्यो नाटक नाटकहरू मुना मदनहरू मन पर्थ्यो अन्त कतिवटा नेपाली व्याकरणको पनि मन पर्थ्यो